मलाई दोकानमा जुन चाहिँ सामान मैले अर्डर गरेको थिएँ नि त्यसमा जति पनि नामहरू छ त्यसमा अझै दुई तिनवटा कुरो थपिदिनुहोस् अनि त्यो कुरोहरू हुन् पापड भयो अनि उ त्यो तेल भयो आदा लिटरको तेल पापड अनि साबुनहरू पनि थप्दिनु ल